दार्जिलिङ क्षेत्रमा देखिने विशेष चराहरू डाँफे न्याउली परेवा भङ्गेरा कालिज रुपी अनि रुपी इत्यादि चराहरू चाहिँ यस क्षेत्रमा विशेष छन् चिचिङकोटे भयो अनि मलाई मन पर्ने चरामा चाहिँ परेवा नै आउँछ किनभने यसले यो चाहिँ मान्छेसँग मिलेर बस्छ यस क्षेत्रमा दार्जिलिङ क्षेत्रमा अनि यसले कतिजना मान्छेहरूले हत्या पनि गर्ने गर्छन् जुन कुरा नराम्रो हो है र तर मलाई जुन स्वभाव परेवाले देखाउँछन् होइन त्यो स्वभाव मलाई पनि मनपर्छ अनि त्यही कारण हो मलाई परेवा निकै प्यारो छ